हाम्रो पश्चिम बङ्गालमा घुम्ने ठाउँहरू राज्यमा घुम्ने ठाउँहरू थुप्रै छ जस्तै जलढाका जलढाका पाँचपोखरी मुक्ति ब्रिज चितुङ पुल जलढाका चितुङ पुल मुक्ति ब्रिज मुक्ति ब्रिज उल्टा उल्टाघर मालबजार पा पार्क गोरुबथानको आइ लभ गोरुबथान बङ्गाल सफारी कालिम्पोङको डेलो साइन्स साइन्स सेन्टर दुर्पिन दार्जिलिङको चिडियाघर रक गार्डन दार्जिलिङको चौरास्ता दार्जिलिङको महाकाल बाबा धाम महाकाल बाबा जापानिज टेम्पल यस्तै घुम्ने ठाउँहरू थुप्रै छ